मलाई कला र शिल्प एकदमै मन पर्ने विषय हो त्यसैले गर्दा म आफै पनि बनाउँछु र बनाएर म कस् अरूलाई पनि दिने गर्छु र मैले पनि धेरै मात्रामा प्राप्त गरेको छु र मलाई मैले दिएको चाहिँ म म कागजको एकदम विभिन्न प्रकारको फुलहरू बनाउने गर्छु र मैले मेरो साथीहरूलाई दिएको छु र मलाई बि मेरो विद्यार्थीहरूले पनि यसरी हातले बनाएको कार्डहरू दिने गर्छन् पत्रहरू लेख्ने गर्छन् अन्त विभिन्न प्रकारको कागजहरू काटेर मूर्ति भगवान्हरू बनाउने गर्छन् यस्ता धेरैवटा प्रकारका जुन चाहिँ मैले अहिलेसम्म प्राप्त गरेको छु र विशेष त्यो हस्तनिर्मित कलाहरू मलाई मनपर्छ किनभने त्यसमा भावना हुन्छ र भावना हुन्छ मेहनत हुन्छ र त्यसमा माया हुन्छ र त्यसैले गर्दाखेरि म विशेष हस्तनिर्मित कलाहरूलाई एकदमै धेरै मन पराउने गर्छु